तपाईँ दिउँसो चियाकमान काम पनि गर्नुहुन्छ है तपाईँ एकजना श्रमिक हुनुहुन्छ चियाकमान श्रमिक र तपाईँ चाहिँ दिनभरि के गर्नुहुन्छ घरमा के गर्नुहुन्छ कति बेला काममा जानुहुन्छ कति बेला आउनुहुन्छ खाना कसले पकाउँछ घरमा तपाईँ पकाउनुहुन्छ कि के पकाउनुहुन्छ म चार बजी राती उठ्छु अन्त खानापिना पकाइओरी आमालाई पनि खुवाइराखेर म पनि टिफिन हालेर छ बजी म काममा हिँड्छु त्यहाँबाट कामबाट आएर म घरमा दाउराघाँसहरू गर्ने गर्छु खानाहरू बनाएर त्यहाँबाट खाएर म जङ्गल गएर दाउराघाँस गर्ने गर्छु